हजुर नमस्ते हजुर हजुर हजुर हजुर राम्रै छ त नानी डिसिप्लिन छ नानीले घरमा चाहिँ कति प्र्याक्टिस गर्छ स्कुलमा त अब हामी सक्दो सिकाउँछौँ है घरमा पनि प्र्याक्टिस गर्नु पऱ्यो हजुर हजुर हजुर एक्जाम त हो तपाईँको नानीले त्यही त मैले भनेको घरमा कतिको प्र्याक्टिस गर्दैछ है मैले क्ला होमवर्कहरू दिएको थिएँ अस्ति चाहिँ तपाईँको नानीलेम त्यहाँ गरेन रहेछ तपाईँले यसो गाइड गरिदिनु हजुर हजुर हजुर बेसी पर्दैन नि दुईवटा जस्तो राग गर्नुपऱ्यो अनि एउटा तपाईँको तालको एउटा भन्नुपऱ्यो त्यो त हामीले सिकाइरहेको छौँ नानीलाई सक्नुपर्ने मेरो हिसाबले नानीले तपाईँहरूले नि यसो गाइड गरिदिनुहोस् घरमा हजुर हजुर हुन्छ हुन्छ हुन्छ एकदम हामी त एकदमै गरिरहेछौँ नानी राम्रो छ अँ तपाईँको आबो छ तिन चार महिना छ आझै है टाइम छ नि अनि छुट्टीको दिनमा चाहिँ तपाईँले मलाई फोन गरेर मात्रै पठाउनुहोस् है किन भने मेरो पनि कतिवटा कामहरू हन्छ है तपाईँले यसो हेरेर त्यो चाहिँ मलाई फोन गरेर पठाउनुहोस् न नानीलाई हजुर हजुर अँ अहिले जुन जस्तै अब फर्स्ट इयरको त्यो जुन चाहिँ हामीले रागयमन छ है र भेरवि छ है एउटा चाहिँ राम्रो गरोस् न होइन भैरवि भापनि यमन भापनि भैरवि भापनि त्यो सातवटा रागमा जुनै एउटा मजा वाटै त सिकाको छैनौँ होला हामीले तिनवटा चाहिँ सिकाएको छौँ है अनि एउटा चाहिँ गरोस् न नानीलाई कुन चाहिँ चाहिँ अब नानीलाई सजिलो लाग्छ है त्यो तिनवटामा एउटा चाहिँ गरोस् न नानीले भरे त्यो मलाई पनि भनिदिनुहोस् कि नानीले यो गर्छु भनेर अन्त त्यो कन्टिन्यु यहाँनिर हामीले क्लासमा गर्दा हुन्छ नि अरू चाहिँ त्यहाँदेखि गर्दै गर्दा हुन्छ एउटा एक्जाममा गर्ने चाहिँ त्यो एउटा चाहिँ अनि तपाईँले यसो हजर हजर त्यो त्यो हामी सिकाउँछ नि क्लासमा सबै के के गर्नुपर्ने नानीले है अनि अर्को कुरा त्यो नानीले घरमा तपाईँलाई त्यत्ति याद भएन भने चाहिँ यसो नानीले के गर्दैछ अलिकति आहिले त अब भिडियो बनाएर मलाई पठाइदिनुहोस् न नानीले कसरी प्र्याक्टिस गर्दैरहेछ है हुन्छ